हेलो अस्ति मैले त्यो एउटा स्पोर्ट्स सु है मैले लिएको थिएँ र त्यो स्पोर्ट्स सु चाहिँ एकदमै राम्रो है एकदमै राम्रो एकदमै कम्फोर्टेबल है पानीमा पनि लाउन हुने एकदम वासेबल एकदम है अब लगाको धेरै दिन भइसक्यो है यो जुत्ता चाहिँ एकदमै अरूले पनि मन पराएर मागेको मागेकै छ है मैले पाउन सकेको छैन यो जुत्ता है यहाँ त हो त्यसैले यो जुत्ता चाहिँ अब तपाईँलाई नै मगाउनु पर्छ होला जस्तो लागिरहेको छ कि अब यो प्रडक्ट मैले यहाँ त पाएको छुइनँ है तपाईँकोबाटै लिनु पर्छ जस्तो छ है यो जुत्ता मैले यत्रो दिन लाएर पनि एकदम खिएको पनि छैन है र मैले मात्रै होइन म लगायत मेरा भाइहरूले पनि लगाइसकेको छन् दाजुहरूले पनि लगाइसके है कतिवटा स्पोर्ट्स खेल्दा है रनिङ है विशेष गरेर अब मर्निङ वक जाँदा इभिनिङ वक जाँदा पनि यही जुत्तै म लगाउँछु है लाउने गर्छु तर पनि यो जुत्ता यति सारो कम्फोर्टेबल लाग्छ यति सारो एकदमै हलका है आफूलाई पनि है थकान पनि नहुने एकदमै अब सजिलो क्या कहीँ कतै जाँदा पनि खप्पै लगायो सट्टै हिँड्यो है यो स्पोर्ट्स सु चाहिँ अब एउटा स्पोर्ट्सको लागि मात्रै होइन यो चाहिँ य ताउता क्याजुवल्ली कहीँ जाँदा पनि हामीले लगाएर हिँड्न सक्ने है त्यस्तो खालको सुज त्यस्तो खालको जुत्ता पाएको छौँ है धेरै धेरै धन्यवाद है तपाईँलाई है जुन चाहिँ प्रडक्ट जुन चाहिँ यो जुत्ता छ यो एकदमै राम्रो प्रडक्ट छ है जुन अहिलेसम्म लगाइरहेको छु है र अरूले पनि यही प्रडक्ट नै मगाइरहेको छ है र मैले तपाईँको एड्रेस तपाईँको है फोन नम्बर उहाँलाई दिएको छु अवश्य नै तपाईँले तपाईँलाई उहाँले कल गर्ने छ र तपाईँले उहाँलाई पनि यस्तै प्रकारको एकदम राम्रो जेन्युन जुत्ता चाहिँ तपाईँले प्रदान गरिदिनुहोस् र भोलिको दिनमा है कस्टमर तपाईँहरूले राम्रो कस्टमर पाउनु हुनेछ भोलिको दिनमा यसरी नै राम्रो कुरा राम्रो जुत्ता लगाउनुहोस् धेरै नै राम्रो एकदम अति उत्तम है यो जुत्ता है उत्तम स्तरीय जुत्ता है एकदमै राम्रो अनि सय प्रतिशत पैसा लागेको पनि वसुल हुने है अब अति राम्रो भनौँ जुत्ता एकदमै राम्रो